खाना चाहिँ मलाई बिहानखेरि ब्रेकफास्ट है अब ब्रेकफास्ट चाहिँ हामी म चाहिँ बिहानखेरि उठेर छ चाय चाय र बिस्किट खाने गर्छु चिया बिस्किट खाएर है त्यसपछि चाहिँ नौ बजीतिर चाहिँ हामी राइसहरू खानाहरू खान्छौँ राइस मतलब अब राइस है भात खाए भात पकाउँछु त्यसपछि भातसँग दाल हुन्छ सब्जी हुन्छ अचार पापडहरू हुन्छ अन्त त्यसपछि बाह्र एक बजी हामीहरू खाजा खाने गर्छौँ है त्यसमा पनि कोही बेला रोटीहरू हुन्छ राइसहरू पनि खान्छु हो त्यसमा बादमा भरे चार अब जस्तै चार बजीहरूतिर फेरि आइ चिया त्यस पछाडि स्न्याक्सहरू खान् खान्छौँ है त्यसपछि बादमा फेरि आठ बजीभित्र चाहिँ डिनर हुन्छ डिनरमा चाहिँ डिनरमा पनि हामी रोटीहरू खाने गर्छौँ है रोटी त्यसपछि सब्जीहरू अन्त दुध हुन्छ दुध पनि गाईको दुध एक एक कप खाने गर्छौँ है अन्त मलाई चाहिँ खाने कुरामा एकदमै रुचि छ है म कति अब युट्युबहरूतिर हेरेर पनि कतिवटा कुरा नयाँ नयाँ सिक्ने गर्छु मलाई एकदमै मनपर्ने चाहिँ मोमो है अब मोमो नेपाली डिसै हो मोमो सबैलाई मनपर्छ मोमो मोमो म बनाउने गर्छु मोमो खाने गर्छु बाहिरहरू जाँदा पनि म मोमो नै प्रिफर गर्छु है खाने पनि गर्छु किनेर अन्त मोमो चाहिँ अब धेरै किसिमको मोमो हुन्छ तर मलाई चाहिँ चिकन मोमो अन्त प्लस अब सब्जीको भनौँ न कोपी हुन्छ कि इस्कुस हुन्छ हो त्यस्तोहरूको चाहिँ मलाई एकदमै मनपर्छ है अन्त त्यसपछि त्यस्तो अन्त घरमा पनि कत्ति म बनाउने गर्छु मोमो बाहिर पनि किनेर खान्छु है अन्त त्यसपश्चात चाडबाडमा भन्दाखेरि चाहिँ हामी चाडबाडमा चाहिँ अब चाडबाडमा भन्दाखेरि चाहिँ हाम्रो नेपालीहरूको चाहिँ एकदमै आवश्यक छ सेलरोटी है जसलाई चाहिँ सेलरोटी भन्छ हामी एकदमै सेलरोटी चाहिँ पोल्ने गर्छौँ अन्त सेलरोटी पोलेपछि हाम्रो कतिपय साका उ यो शाकाहारी खाना पनि बनिन्छ नन् भेज पनि बनिन्छ है त्यसरी अबो नन् भेजमा बनिन्छ मटनहरू कुखुरा हुन्छ माछा त्यसपछि भेजमा पनि धेरै किसिमको चिजहरू बनिन्छ दसैँ चाडबाडमा है अन्त जस्तै अचारहरू गोर्खे चटनी भन्छ जसलाई जस्तै आलुको आलु आलुको चटनी पनि धेरै किसिमको हुन्छ है अन्त आलुमा आलु प्याज अब जस्तै काँक्राहरू छ भने काटेर एक प्रकारको तिलहरू हालेर के हालेर अर्कै चटनी हुन्छ फेरि अर्को आलुमा सेम चटनी जस्तै अब मटर हरियो मटरहरू हालेर पनि हरियो मटर अन्त अर्को त्यो दोकानमा पाउने मटरहरू ह हालेर पनि बनिने गर्छ है त्यो सबै बनेर चाहिँ अन्त अचारहरू त्यसरी बनिएर खाने गर्छौँ हामी है अन्त त्यसैले एकदमै सेलरोटी पनि नेपालीहरूको लागि एकदमै राम्रो हो है एकदमै चाडबाडमा बनिने खालको जस्तै